आफूले अनुसरण गरेको रेसेपी चाहेजस्तो राम्रो बनिदिएन भने पनि मो त्यो खानालाई सकेसम्म अन्य तरिकाबाट राम्रो तथा मिठो बनाउने कोसिस गर्छु खाना खेरो फ्याक्दिनँ